म स्वराज भुजेल ठेगाना अप्पर मामरिङ बस्ती सिटोङ टु खरसाङ मेरो प्राथमिक शिक्षा त्यही गाउँबाट नै सुरु भयो त्यसपछि त्यसपछि म प्राथमिक शिक्षा सकेपछि म दार्जिलिङ आएर पढ्न थालेँ मेरो रुचि तरै पनि सानैदेखि गाउँबारे नै थियो गाउँमा धेरै कुराहरू सिक्ने मैले अवसर प्राप्त गरेँ मैले गाउँको बारेमा बुझेँ पढेँ साथै गाउँको इतिहासबारे हेरेँ मैले दार्जिलिङ आएर दार्जिलिङको इतिहासहरू हेर्न सिकेँ हेरेँ पढेँ यसमा पनि धेरै रुचिहरू थियो मलाई लाग्छ यो नेपाली भाषा हाम्रो अति नै मिठो भाषा हो मलाई यो भाषामा जहिले पनि लेख्न पढ्न मन लाग्छ म जहिले पनि नेपाली भाषालाई माया गर्दछु र यसरी भाषालाई लिएर म अघि बढ्न चाहन्छु नेपाली भाषा मलाई लाग्छ यही भाषाले हाम्रो पहिचान हाम्रो संस्कृति चिनाउन पनि हामीलाई सजिलो पर्दछ म आफ्नो संस्कृतिको निम्ति पनि धेरै कुराहरू गर्न चाहन्छु म यसको पनि केही खोजहरू गर्दैछु यसको बारेमा पनि पढ्दैछु म सानो गाउँमा जन्मेको हुर्केको हो अनि त्यही गाउँबाट नै मैले आफ्नो संस्कृतिहरू आफ्नो भाषाहरू सिक्दै सिक्दै आएको हो अनि त्यसै गाउँबाट नै मैले धेरै प्रेरणाहरू पनि पाएँ हाम्रो गाउँमा धेरै व्यक्तिहरू थिए जसले लेख्दथे पढ्दथे अनि उहाँहरूकोबाट मैले धेरै प्रेरणाहरू पनि पाएको हो मैले लेख्नथालेको भनेको उहाँहरूलाई देखेर नै हो म केही कविताहरू पनि लेख्दछु साथै मेरो यात्राका कथाहरू पनि बनाउने गर्छु त्यो सबै म उहाँहरूबाट नै प्रेरणा भएका हो भएको हो जो गाउँमा थिए लेख्दथे साथै म मेरो गाउँलाई अति माया गर्दछु दार्जिलिङमा बसेर टाउनमा बसेर पढे तापनि म आफ्नै गाउँ सम्झन्दछु आफ्नै गाउँलाई माया गर्दछु